मलाई मन पर्ने विधाहरूमा कथा विधा हुन् र मैले आफ्नो बाँकी जीवनका लागि एउटै शैलीका पुस्तकहरू पढेँ भने पनि म कथालाई नै पढ्ने गर्नेछु किनभने कथामा जीवनका यथार्थ पक्षहरूलाई जुन हाम्रो जीवनसँग हाम्रो समाजसँग हाम्रो संस्कृतिसँग मिलेका धेरै घटनाहरूलाई है यथार्थ रूपमा प्रस्तुत गरेको हुन्छ र कतिपय घटनाहरू हाम्रा जीवनहरूसँग पनि मिल्न पुग्छन् र कथामा धेरै कतिपय कथाहरूमा धेरै कुराहरू जुन कुराको जुन घटनाहरूको समाधान हामीले भेट्न सकेको हुँदैन तर कतिपय कथाहरू पढ्दा अनि कतिपय कथाहरूका घटनाहरू आफ्नै जीवनसँग घटेका शैलीमा लेखेका हुनाले साथै त्यस कथाहरूमा कतिपय उपदेशहरू पनि भएका हुनाले त्यस कथाबाट हामीले जीवनमा आइपरेका समस्याहरूलाई पनि सुल्झाउन सक्छौँ र यस विधामा मैले हालै पढेको पुस्तकको नाम हो उल्टा चमडाको जुत्ता